हेलो डोमिनोसबाट बोल्नुभएको हजुर मेरो नाम चाहिँ कृति राई छ अनि मैले पिज्जा अर्डर गरेको थिएँ कि मेरोबाट चाहिँ पैसा काटिसक्यो यो पैसा काटिएको म्यासेज पनि आयो अनि जिपेमा पेमेन्ट सक्सेसफुल भनेर पनि देखाइसक्यो कि तर वेबसाइटमा गएर हेर्दाखेरि चाहिँ पेमेन्ट पेन्डिङमा रहेछ नि त हजुर एकपल्ट चेक गरिदिनु होस् न हुन्छ हुन्छ म तपाईँलाई त्यो स्क्रिनसट पठाउँछु नि हुन्छ हुन्छ अलिक छिटो गरिदिनु होस् ल हुन्छ थ्याङ्क्यु